ए भाइ मैले अस्ति यहाँबाट सिरानीको खोल लगेको थिएँ दुई तिन जोडी बेच्नु ट्राइ गर्नुको लागि र त्यो चाहिँ अलिक राम्रो चल्यो होइन त्यसको कलरहरू पनि एकदमै सबैजनाले मन परायो त्यसको डिजाइन अनि त त्यो प्लस त्यसको सिलाइहरू पनि एकदमै छ मैले पनि घरमा एउटा ट्राइ गरेँ होइन राम्रै छ अहिले पनि निकै टाइम भइसक्यो लगेको र त्यसको त्यो निकै खप्दो पनि रहेछ अरूहरू भन्दाखेरि र यसपालि चाहिँ मलाई पुरा अर्डर आयो त्यसको होइन अनि त त्यही भएर तिमीलाई मैले उयो गरेको र त्यसको चाहिँ मलाई यसपालि बाह्र सेटहरू जस्तो ल्याइदिन सक्छौ भने ल्याइदेउ न ल भाइ अलिक सबैजनाले मन परायो कि त्यही भएर म यता उयो गर्छु नि ल